कालिम्बोङ जिल्लामा रोजगारी र जीविका जीविका जीविका चलाउने मुख्य स्रोतहरू चाहिँ के केहरू हो भन्दाखेरि प्रथम त यही खेतीबालीहरू हो प्राय जस्तो मान्छेले गाउँघरको बस्तीको मान्छेले खेतीबाली गरेर नै आफ्नो जीविका चलाउने गर्छ र त्यो मात्र नभएर कतिजना समाजसेवीहरू पनि छ समाजसेवाहरू गर्छन् र कतिजना ड्राइभिङ ड्राइभरहरू ड्राइभरहरू हुनुहुन्छ कतिजना प्लान्टटेसन लेभरहरू हुनुहुन्छ यो प्लान्टटेसन एरियातिर अनि कतिजनाले फुलहरूको बेचबिखन गर्छ कतिजनाले व्यापारहरू गर्ने गर्छ यो सब्जीहरू भयो दुधहरू भयो यो सबैको बेचबिखन गरेर आफ्नो जीविका चलाउने गर्छ यहीहरू हो कालिम्पोङमा चाहिँ रोजगारीको जीविका चलाउने मुख्य स्रोतहरू चाहिँ र जनताले सरकारी र सरकारी जागिर र निजी जागिरलाई प्राथमिकता प्राथमिकता किन दिन्छन् भन्दाखेरि सरकारी सरकारी गभर्मेन्ट जब भनेको चाहिँ एकदमै राम्रो ठानिन्छ किनभने यो यसले जीवनभर आफ् हामीलाई एकपल्ट गभर्मेन्ट जब आफ्नो भएपछि जीवनभर आफूलाई मतलब मन्थली हामीले पाउने गर्छौँ त्यसले गर्दाखेरि यो एकदमै हामीलाई राम्रो हुन्छ र प्राइभेट जब चाहिँ कति जग्गा अब कति जग्गा यसमा चाहिँ लिमिट हुँदैन नि त त्यसले गर्दाखेरि जस्तै गभर्मेन्ट जबमा हामीले एकदम जति हामीले हाम्रो जबको हामीले पेमेन्ट पाउँछौँ राम्रो स्यालरी हुन्छ त्यति नै पाउँछ तर प्राइभेट जबमा चाहिँ हामीले कोही बेला त्योभन्दा बेसी पनि अर्न गर्नसक्छौँ त्यसले गर्दाखेरि गभर्मेन्ट जब र प्राइभेट जबमा त्यो डिफ् त्यो प्राथमिकता पाउ लिन्छन् र हाम्रो जिल्लामा पनि बेरोजगार बेरोज बेरोज तपाईँले आफ्नो हजुर हाम्रो जिल्लामा पनि एकदमै बेरोजगारी धेरै नै धेरै नै छ त्यसको लागि चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ गभर्मेन्टले एउटा राम्रो इम्प्लाइमेन्ट इम्प्लोइमेन्ट दिनुपऱ्यो जब हामी युथहरूलाई र जो पढालिखा छ उनीहरूलाई जो क्यापेबल छ उनीहरूको लागि राम्रो राम्रो इम्प्लोइमेन्ट स्किमहरू हामीलाई दिनु दियो भने सायद त्यही सुझाउ छ मेरो त्यही दिइयोस् भन्ने अनि जुन यो हाम्रो उयो सिस्टम हुन्छ जस्तै एससी एसटी सिस्टमहरू हुन्छ त्यो सिस्टमलाई पनि अलिकति नजरमा राखेर त्यस्तै पाराले दियो भने राम्रो हुन्छ जस्तो लाग्छ बेरोजगारी हटिन्छ जस्तो लाग्छ